मेरो साथीको बर्थडे थियो हो अस्ति अठार तारिक मार्च अठार तारिक थियो मेरो साथीको बर्थडे होइन अन्त मैले उसको लागि चाहिँ एउटा सानोबडे कविता लेखेको थियो होइन छोटो लेखेको थियो त्यो कविता चाहिँ कसको बारेमा थियो भन्दाखेरि चराहरूको बारेमा थियो होइन मैले चाहिँ त्यो कविता कसरी बनाएँ भन्दाखेरि चाहिँ म जब म बिहान उठ्छु होइन म बिहान उठ्दाखेरि चाहिँ चराहरू होइन मेरो रुमको अगाडि होइन भित्र मेरो खिर्की खुल्लै हुन्थे होइन अन्त बिहान घाम लागेको हुन्थे होइन घाम लागेर खुल्ला आसमानमा चराहरू उडिरहेको हुन्थ्यो र रुखमा बसेर गाना गीत गाइरहेको हुन्थ्यो चराहरू कराइरहेको हुन्थ्यो होइन अनि राति सुन राति बेलुकीपख पनि चराहरू म जब बाटोमा हिँड्नु जान्थेँ होइन इभिनिङ एक्ससाइजको लागि म जब बाटोमा हिँड्नजान्थेँ त्यतिखेर पनि चराहरू होइन एकदमै उडिरहेका हुन्थे जङ्गल हाम्रो घर हाम्रो घर छेउमा नजिकमा एउटा जङ्गल छ सानोबडे होइन त्यो जङ्गलमा जाँदाखेरि पनि हामी होइन हाम्रो गाईबाख्राहरू चराउनु जाँदाखेरि पनि त्यतिखेर नि मैले चराहरू देख्थेँ होइन विभिन्न प्रकारको चराहरू देख्थेँ मैले ल मलाई चराहरू चाहिँ असाध्यै मनपर्न थाल्यो होइन र मैले त्यो ल मैले होइन त्यो चराहरूको बारेमा मैले सानोबडे कविता लेखेको थिएँ होइन साथीको बर्थडेमा लेखेको थियो अनि मैले उसलाई साथीलाई दिएँ होइन अन्त साथीले चाहिँ अनि मलाई त्यसको बादमा रिटर्न गिफ्ट भएर म साथीले पनि मलाई रिटर्न गिफ्ट दियो कविताले मलाई साथीले पनि रिटर्न गिफ्ट गर्यो होइन के थियो त्यो कविता चाहिँ भन्दाखेरि साथीले मलाई होइन प्रश्नोत्तर भन्ने कविता लेखेको थियो साथीले हो अनि त्यो कविता साथीले मलाई रिटर्न गर्यो स्पेसियली मेरो लागि नै लेखेको थियो रहेछ होइन उसले प्रश्नोत्तर भनेको चाहिँ के हो भन्दाखेरि प्रश्नसँगै उत्तर पाइनेलाई चाहिँ प्रश्नोत्तर भनिन्छ होइन अन्त त्यो प्रश्नोत्तर कविता चाहिँ उसले लेखेको थियो होइन मलाई पनि त्यो असाध्यै मनपर्यो होइन त्यसको त्यसमा चाहिँ के के थियो भन्दाखेरि चाहिँ अब त्यसमा आफ्नो शत्रु भनेर हामीले कसलाई जान्नु भन्ने थियो होइन अन्त उसले चाहिँ त्यहीँको त्यहीँ मतलब एकदमै राम्रोसँगले लेखेको थियो होइन प्रश्न उत्तर अब प्रश्नसँग उत्तर सँगसँगै पाइहाल्छ होइन त्यसको लागि त ऊ प्रश्नोत्तर भनिन्छ उसले त्यो कविता एकदमै होइन राम्रो लेखेको थियो मलाई एकदमै मनपर्यो मैले उसलाई थ्याङ्क यु भनेर होइन मैले उसलाई सुक्रिया अदा गर्यो र उसले पनि मेरो कविता एकदमै मनपराए कथ्य